हाम्रो पश्चिम बङ्गालमा पश्चिम बङ्गालको सरकारले धेरै प्रकारका सुविधाहरू पुर्याएका छन् त्यसमध्ये हामीले आजकल देख्न पाउँछौँ कि द्वारे सरकार भन्ने एउटा आयोजना हर जग्गा देख्न पाउँछौँ त्यसमा हामीले आफ्नो कागज पत्रहरू लिएर गएर नबनिएको कागजातहरूलाई बनाउन सक्छौँ त्यो पनि बिना पैसा लगाई त्यसबाहेक अझै पनि छ त्यस्तो कुराहरू जस्ता मनरेगा भन्ने हन्ड्रेड सय दिनको काम दिने एउटा अर्गनाइजेसन भनौँ चाहे कम्युनिटी भनौँ त्यही हो अनि यो प्रधान मन्त्री आवास योजना अनि त्यसको लाभहरू पनि धेरै छ यसले गर्दा हामी कतिपय काम नगर्ने मानिसहरू अनि कतिपय किसानहरूले कति पनि वृद्धहरूले पनि यस यसको लाभ उठाउन सक्छ जसले चाहिँ सरकारले हर महिना एक हजार पाँच सय गर्दै हालिदिन्छन् अनि कतिपयहरूले काम पनि पाउँछन् यसद्वारा नै